मैले धेरै मानिसहरूको लागि खाना पकाउनु पर्दाको अनुभव साझा गर्नु पर्दाखेरि मेरो भानिजको जन्म दिवस थियो र उसको निम्ति हामीले ससाना नानीहरूलाई अनि घर परिवारजनका शाखा सन्तानहरूलाई जन्म दिवसको उपलक्ष्यमा बोलाएको थियौँ र उहाँहरूको निम्ति भोजन पनि तयार गर्ने वा मेरो कन्धा माथि थियो र मैले खाना सबैजनाको निम्ति भोजन बनाएपछि सबैजनाले मजाले भोजन ग्रहण गर्नु भयो र सबैजनाले मलाई भोजन एकदमै मिठो भएछ भनेर उहाँहरूले भन्नु हुँदाखेरि मलाई एकदमै राम्रो अनुभव भयो र खाना बनाउँदाखेरि चाँडो त्यत्रो मानिसहरूको निम्ति खाना चाँडो बनाउनु पर्दा मैले केही रणनीतिहरू अप्नाएको थिएँ र छिटोको निम्ति मैले रणनीतिहरू अप्नाउनु पर्दाखेरि मैले सम्पूर्ण सामग्रीहरू पहिलाखेरि नै काटेर प्याज टमाटर लसुन अदुवा सब्जीहरू काटेर मैले पहिला नै रेडी गरेर राखेको थिएँ पहिला नै तयार गरेर राखेको थिएँ ता कि बादमा मलाई ढिलो नहोस् या बादमा मलाई आत्तिनु नपरोस् भनेर मैले सबै सामग्रीहरू पहिला नै एकदम तयार गरेर राखेको थिएँ हर्दी नुन तेल कराही चलाउने बाल्टीहरू सबै व्यवस्थित ढङ्गमा पहिला नै मैले गरेर राखेको थिएँ र सबै कुरो पहिलादेखि नै तयारी गरेकाले गर्दाखेरि मलाई काम गर्नुमा एकदमै छिटो भयो र मलाई कामै गरेको जस्तो पनि लागेन र खाना पनि छिटो पाक्यो र सबै व्यवस्थित ढङ्गमा मैले भोजन तयारी पारेँ